दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवाका लागि त्यति कतै पनि अनि केही सुविधाहरू छैन बुढोपाकाहरूको लागि स्वास्थ्यको लागि कहीँ पनि त्यति सुविधा छैन वा कुनै पनि छोरीचेलीहरूका लागि सेक्युरिटी कहीँ पनि छैन अरू स्वास्थ्य सेवा भनेको चिज अब दार्जिलिङबाट वहाँ पनि छैन यता आएर पनि अब टाढा पर्छ आउनलाई यहाँ सिलगढी आइपुग्नलाई पनि र यता हुँदी कहीँ पनि स्वास्थ्य सेवाको कहीँ पनि सुविधा त्यति छैन